दार्जिलिङ जिल्लामा चाहिँ मुख्य शैक्षिक संस्थाहरू भन्दाखेरि चाहिँ कल विश्वविद्यालय त एउटा छ सिलगढी शिव मन्दिरमा पनि नर्थ बेङ्गल युनिभर्सिटी त्यो छोडेर चाहिँ कलेजहरू चाहिँ दार्जिलिङमा चाहिँ एउटा भयो यता नर्थ पोइन्ट कलेज सेन्ट जोसेफ कलेज जुन चाहिँलाई चाहिँ नर्थ पोइन्ट कलेज पनि भन्छ त्यस पछि आएर यता साउथ फिल्ड कलेज जुन चाहिँलाई चाहिँ एलसी कलेज पनि भन्छ लरेटो कलेज अन्तखेरि गभर्मेन्टको कलेज चाहिँ दार्जिलिङ कलेज त्यस पछि यता सेमी गभर्मेन्टमा आयो घुम जोरबङ्ला कलेज त्यस पछि यता सलेसियन कलेज सुनादामा अन्तखेरि यता कर्सियङमा एउटा कर्सियङ कलेज छ अन्त कर्सियङमा चाहिँ अर्को पोलिटेकनिकल कलेज पनि छ अन्त उना तिनीहरू चाहिँ सबै नै गभर्मेन्ट अथवा सेमी गभर्मेन्ट कलेज प्राइभेट कलेज चाहिँ एउटा पनि छैन र पाठ्यक्रमको लागि भन्दाखेरि र मूल्यहरू स्कुलको शुल्कहरू चाहिँ कलेजको शुल्कहरू चाहिँ कम्ती नै छ र स्कुल पनि एकदमै राम्रो राम्रो स्कुलहरू छन् दार्जिलिङमा स्कुल चाहिँ प्राइभेट पनि छन् र गभर्मेन्ट पनि छन् र गभर्मेन्टमा चाहिँ यो के फिजहरू पनि कम्ती पर्ने अन्त त्यस्तो छन्